मलाई एकदमै मन पर्ने खेल चाहिँ फुटबल हो र यो मलाई चाहिँ एकदमै अब खास मन पर्नुको कारण चाहिँ यसमा अब शरीरको सबै अब एक्सर्साइज पनि हुन्छ हात खुट्टा सबै एकदम एक्सर्साइज हुन्छ र अब हेर्नु पनि मजा आउँछ एकदम छोटो है एक डेढ घण्टा भित्रमा मजा आउँछ एकदम जोसपूर्ण हुन्छ र नानीहरूको लागि र अब ऊ योको लागि पनि खेलाडीहरूको लागि पनि यो किनभने अब यो खेलले चाहिँ अब नराम्रो नानीहरूको विचारहरू कतिवटा नराम्रो समयहरू त्यो जुन चाहिँ अहिलेको हो यसमा समयमा अब यस्तो लागु पदार्थहरू केहरू छ नराम्रो नराम्रो चिजहरू छ यिनीहरूलाई अलिकति भए पनि अब योपट्टि ध्यान नगएर खेलपट्टि ध्यान अब ग जान्छ र अब यो फुटबल चाहिँ मलाई साह्रै मन पर्छ यो अब र हाम्रो हामी सबैलाई अब एउटा एउटा खेल त सबैलाई मन पर्छ र मलाई यो फुटबल चाहिँ त्यही प्रकारले साह्रो मन पर्छ यही यही खा कारणले गर्दाखेरि किनकि यो सबैले नै अब गाउँको सबै नै खेल्नु सक्छ अब एउटा सान्सानो नानीहरू इन्भल्भ हुन सक्छ र यो क्षेत्रमा अलिकति भए पनि फुटबलप्रति अब हाम्रो गाउँ पनि इन्ट्रेस्टेडै छ